खाना पकाउनु भन्दाखेरि चाहिँ म कुन कुन भाँडा चलाउँछु भन्दाखेरि चाहिँ डेक्चीमा पकाउँछु मजाले आगोमा माड तारेर त्यो एकदम पेटको लागि राम्रो हो सुगर पेसेन्टहरूको लागि उमालेर डेक्चीमा हालेर खटखटी पारेर बनाएको राम्रोको लागि सबले डेक्चीमा पकाएको खाना खाने गर्नु पर्छ यो चाहिँ एकदमै राम्रो हो माड तारेर माड फ्याँक्नु नै सबभन्दा राम्रो सुगर पेसेन्टको लागि हो अनिखेर म अरू कुन कुन भाँडाहरू चलाउँछु भन्दाखेरि राइस कुकर चलाउँछु मिक्सी चलाउँछु अन्त राम्रोको लागि चाहिँ त्यही माड तारेर पकाउनु हो